हाम्रो विद्यालयमा पुस्तकालय चाहिँ थियो होइन र त्यो पुस्तकालयमा धेरै धेरै प्रकारको किताबहरू थियो र त्यसमा अब प्रायः जस्तो इङ्लिस किताबहरू थियो एक दुईवटा नेपाली नोभलहरू पनि थियो अन्त त्यहाँ अब हामी त्यस्तो जानु त पाउँथेनौँ किनकि हाम्रो अब सिलेबसै त्यस्तै अब थुप्रो थियो हाम्रो सिलेबस त्यो सिलेबसै पढ्नु भ्याउँथेन अन्त बेलाबेला फ्री टाइममा फ्री टाइम हुँदाखेरि चाहिँ त्यतिबेला चाहिँ अब पुस्तकालय जाने टाइम पाउँथेँ र त्यस्तो बेलामा म अब त्यस्तो कमिकहरू हेर्थेँ हो त्यही अब स्ट्रेस फ्री हुनुको लागि त गएको नभए त हाम्रै सिलेबसकै अब त्यो ठुलो थियो हाम्रो सिलेबस भास्ट थियो हाम्रो सिलेबस त्यही पढ्नु साह्रो पर्थ्यो हामीलाई होइन र बिसाइड यो सिलेबसदेखि बाहिरको किताब पढेको भनेको एउटा मुना मदन थियो त्यो चाहिँ अब अलिक राम्रो लागेको पनि त्यही हो पढेको पनि त्यही हो